हेलो

अलि लुगाहरू किन्नु थियो अनि लुगाहरूको डिस्काउन्ट कस्तो कस्तो छ हजुर

हजुर हजुर हुन्छ हन्ड्रेड डेजको पैसा भएपछि चाहिँ किन्नु पनि आउँछु

हजुर हजुर हुन्छ हुन्छ